हामीलाई बारीको चाहिँ अब एग्रिकल्चरको चाहिँ हामीले उयो गर्यौँ भने चाहिँ पहिला हामीले बारीहरू मजाले हामीले सिक्कलले मजाले फाँड्नुपर्छ फाँडेर चाहिँ हामीले त्यहाँ सफा गरेर चाहिँ त्यहाँ खाली गरेर चाहिँ हामीले काँटाले चाहिँ मजाले हामीले काँटाले चाहिँ हामीले बारीहरू खन्नुपर्छ मजाले खनेर चाहिँ हामीले अन्त हलो हाम्रो हलोहरू पनि जोत्छ अन्त हामीले हामीले हलो ब्लकहरू यो गरेर गराउँछ अन्त खन्तीले हामीहरू त्यो बारीहरू खनेर हामी बारीहरू पनि खन्तीले साइड साइडमा बारेर बाउन्ड्री बान्नुपर्छ जसमा कि खन्तीले बाउन् उयो खनेर हामीले साइड साइडमा त्यो बाउन्ड्री बारेर कतिले चाहिँ फलाम उयो तारहरूले पनि बार्छ कतिले बाँसहरूले मजाले बारेर चाहिँ त्यसमा चाहिँ अब अरू एनिमल्सहरू नआइदियोस् कुखुराहरू नखोर्सिदियोस् भनेर चाहिँ हामीले त्यसरी बारेर चाहिँ मजाले बारेर चाहिँ जसमा कि भित्र कुखुरा अरू एनिमल्सहरू के केहरूले नखोतलोस् भनेर चाहिँ हामीले त्यसरी गराउँछ अन्त बाँधेको सबलाई जाने फाल्टै हुन्छ अनि त्यसरी चाहिँ हामीले कसैले चाहिँ खनेर अब कसैले बेल्चाले चाहिँ हामीलाई माटो भूमि खनेर चाहिँ हामी त्यसरी प्रयोगहरू गर्नुपर्छ